मैले मेसोबाट इयरिङ अर्डर गरेको थिएँ आजै आइपुग्यो राम्रो लाग्यो जस्तो फोटोमा थियो त्यस्तै मजाको डिफेक्टहरू आउँछ होला भनेर सोचेको थिएँ डिफेक्टहरू पनि थिएन राम्रो आएछ कलरहरू पनि जस्तो थियो त्यस्तै एकदम अन्त राम्रो लाग्यो फेरि अर्डर गर्छु यस्तैहरू कस्तो हेभीहरू हुन्छ होला भनेर सोचेको थिएँ फोटोमा हेर्दा त तर त्यस्तो हेभी पनि छैन रहेछ कम्फरटेबल राम्रो एकदमै राम्रो लागो